गाउँको स्कुलहरू चाहिँ अब एकदमै पढाइ चाहिँ पुरा राम्रो हुन्छ किनभने अब त्यो गाउँको स्कुलमा स्टुडेन्टहरू पढ्ने त्यही क्षेत्रको मात्रै हुन्छ त्यहाँभन्दा बेसीको हुँदैन जसमा कि यहाँ बजारहरू सहरतिर आएर पढ्यो भने चाहिँ हाम्रो जहाँ पनि अब जुनै ठाउँको पनि मान्छे आएर भेला भएर यहाँ पढिरहेको हुन्छ गाउँमा पढ्नु चाहिँ फाइदा चाहिँ के छ भन्दाखेरि हामीले पढ्नु चाहिँ मज्जाले पाउँछौँ टिचरहरूले त्यस्तो उयो नि गर्नु हुँदैन किनभने स्टुडेन्ट नै कम्ती हुन्छ अन्त टिचरहरू आउनु हुन्छ पढाउनु हुन्छ बुझाउनु हुन्छ बुझ्छ पनि जहाँ कि यहाँ सहरमा चाहिँ अब स्कुल आयो भने आयो गयो भने गयो त्यस्तो खालको हुन्छ त्यो उयो पनि मतलब पनि गर्दैन अन्त म चाहिँ गाउँको उयोसलाई चाहिँ स्कुलहरूलाई चाहिँ अब सुझाउ चाहिँ त्यही छ के भन्दाखेरि गाउँमा चाहिँ अब गेम्सहरू भएको भनेको त्यही फुटबल हो भलिबल हो अन्त अलिअलि क्रिकेटहरू हुन्छ क्विजहरू हुन्छ जहाँ यहाँ सहरमा चाहिँ आयो भने हरेक सबै कुरो हुन्छ यहाँनिर ब्याडमिन्टन यो बास्केट बल फुटबल भलिबलदेखि लिएर सबै कुरो हुन्छ गाउँमा चाहिँ हामीले चाहिँ त्यो चाहिँ अलिकति डेब्लभ गर्नु पर्छ अनि यहाँ सहरमा चाहिँ के भन्दाखेरि टिचरहरू केयरलेस हुन्छ टिचर टिचर केयरलेस होइन स्टुडेन्टै केयरलेस भएको हो तर पनि टिचरहरूले याद गर्नु पर्छ अलिकति त्यति नै भन्न चाहन्छु